आफुलाई फोटोग्राफीमा धेरै इन्ट्रेस्ट भए तापनि आफु यही फिल्डमा भए तापनि तर कुनै पनि कोर्स विदाउट कोर्स चाहिँ अहिलेसमन गरिरहेको होइन त्यस्तो राष्ट्रिय स्तरमा होस् अन्तर्राष्टिय स्तरमा होस् जुन चाहिँ यो प्रगि प्रयोगिताहरू हुन्छ होइन फोटोग्राफीको प्रतियोगिताहरू हुन्छ त्यसमा अहिलेसम्म चाहिँ मैले कुनै पनि प्रतियोगितामा भाग लिएको छैन चाहनाहरू हुँदाहुँदै पनि भाग लिने इच्छाहरू हुँदाहुँदै पनि त्यो कम्पिटिसिनहरूमा जाने इच्छाहरू हुँदाहुँदै पनि अहिलेसमन अब त्यो ठाउँहरूमा पुग त्यो प्लेटफर्महरूमा पुग्नसकेको छैन तर पनि भविष्यमा यो अन्तराष्ट्रिय होस् राष्ट्रिय स्तरमा होस् जुन चाहिँ यो फोटोग्राफीको प्रतियोगितामा छ हैन यसमा भाग लिने एकदमै इच्छा राखेको छु होइन यसमा भाग लिन्छु भन्ने सोचेको पनि छु होइन किनभने आफुलाई सानैदेखि इन्ट्रेस्ट भएर होला फोटोग्राफीमा अब होइन फोटोग्राफीको पनि धेरैवडा फोटोग्राफी हुन्छ होइन कोही वाइल्डलाइफ फोटोग्राफी हुन्छ कोही न्याचुरल एउडा नेचर फोटोग्राफीहरू हुन्छ होइन कोही हुन्छ तपाईँको वेडिङ फोटोग्राफीहरू भयो होइन कोही हुन्छ पोट्रेट फोटोग्राफीहरू भयो कोही भयो तपाईँको धेरैवडा यसको क्याटेगोरी हुन्छन् अनि मलाई विशेष गरी फोटोग्राफीमा अब इन्ट्रेस्ट भनेको चाहिँ वेडिङ फोटोग्राफीमा हो किनभने वेडिङ फोटोग्राफीको चाहिँ फोटोग्राफीमा वाइल्डलाइफ फोटोग्राफी गरिनँ मैले किनभने मार्केट हेरेर हुन्छ है त्यो यो जुन हामी बिलोङ्ग गर्छ जुन ठाउँबाट हामी बिलोङ्ग गर्छ यो ठाउँबाट फोटोग्राफीको त्यस धेरै स्कोप छैन अनि त्यसले गर्दाखेरि यहाँनेरि स्कोप नभएकोले नै गर्दा वेडिङमा चाहिँ के हुन्छ भने वेडिङ फोटोग्राफी गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ फोटोग्राफीको नलेज पनि भयो प्लस आफु सर्भाइभ गर्ने स्पेस पनि हुन्छ होइन आफु सर्भाइभ गर्ने ठाउँ पनि हुन्छ जस्तो अरू क्याटेगोरीको फोटोग्राफी भयो जस्तो मोडलिङको गर्छ धेरैले धेरैले तपाईँको नेचर फोटोग्राफी हुन्छ वाइल्डलाइफ फोटोग्राफीहरू यहाँनिर हिल्स एरियामा चाहिँ अब त्यो फोटोग्राफीहरूको अब राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तरमा त्यसको अब भेल्यु भए तापनि अब त्यसको मार्केटिङ भए तापनि तर हिल्स एरियामा अहिलेसमन त्यसको अब भेल्यु छैन अब त्यस्तो त्यसले ठाउँ पाएको छैन तर वेडिङ फोटोग्राफीमा चाहिँ के हुन्छ भने तपाईँको धेरैवटा आफ्नो नलेज पनि बढ्यो प्लस फोटोग्राफीको नलेज पनि बढ्यो प्लस तपाईँले के हुन्छ भने सर्भाइभ पनि गर्न सक्नुहुन्छ फोटो खिचेर नै फोटोग्राफी गरेर नै आफ्नो पेसा पनि बनाउन सक्नुहुन्छ आफ्नो प्रोफेसन पनि बनाउन सक्नुहुन्छ हिल्स एरियामा चाहिँ त्यसको अब स्कोप छ होइन अब रु नेचर फोटोग्राफीमा एकदमै रुचि राख्छु म मन पराउँछु तर त्यो स्कोप नभएकोले गर्दाखेरि मार्केटिङ नभएकोले गर्दाखेरि चाहिँ अब वेडिङ फोटोग्राफीमा चाहिँ एकदमै अब यहाँनिर स्कोप पनि छ प्लस आफ्नो प्रोफेसनल पनि हुन्छ आफ्नो आफ्नो पेसा पनि गरेर यही वेडिङ फोटोग्राफ नै गरेर अब आफ्नो जीविका चलाउनु सक्छ होइन त्यसैले वेडिङ फोटोग्राफीमा चाहिँ धेरै इन्ट्रेस्ट राखेको छु अनि आउने दिनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा होइन यस्तो प्रतियोगिताहरूमा भाग लिने ठुलो इच्छा राखेको छु